मैले जुन चाहिँ त्यो छुरीको कुरा गर्दै थिएँ त्यो छुरीमा चाहिँ मलाई दुई तिनवटा कुरो चाहिँ मनपरेन एउटा चाहिँ त्यसको बिँड चाहिँ एकदमै लुज रहेछ अनि अर्को चाहिँ कलर जुन चाहिँ मैले हेरेको थिएँ त्यो कलर चाहिँ त्यस्तै खालके कलर पाइनँ अनि अर्को चाहिँ के छ भने त्यसको जुन चाहिँ टुप्पा छ टुप्पा चाहिँ साह्रै चुच्चो भयो त्यसले गर्दा कतिवटा कुरो काट्नु चाहिँ मलाई असुविधा भयो र छुरीको मन नपरेको कुरो चाहिँ यति नै हो